त्यो चिज बल एकदमै नखानु है त्यो दोकानमा पाउँदा त्यो माथलो दा दाजुले ल्याएको रहेछ नि त्यो त्यो एकदमै नखानु है किन्ने त्यो पैसाको खर्च त्यो चिप्स कम्ती हावा बेसी हो त्यो एकदमै नकिन्नु है त्यो खाँदाखेरि पनि फ्यास फ्यासी जाने खालके चिप्स के खालके चिप्स हो हो त्यो खायो भने चाहिँ पेटको बिमारहरू पक्कै निस्कन्छ नि त्यो नानीहरूलाई नदिनु है त्यो त्यो चिप्सले चाहिँ नानीहरूलाई खती पुऱ्याउँछ नि ऊ माथलो दाजुको नानी पनि बिमार भयो भन्दैछ त्यो चिप्स खाएरै हो हरे त्यो चिप्स एकदमै खाने छैन है त्यो प्याकेट त्यो चिप्सको सिसाले पनि वातावरणलाई दुषित बनाउँछ हो अन्तखेरि त्यसै पनि त्यो क्वान्टिटी पनि कम्ती चिप्सको फेरि पिरो न पिरो नानीहरूलाई खानुको लागि पनि त्यो तेल ओयली न ओयली फेरि हो